हामीलाई आकर्षित पार्ने तारा भन्नाले चाहिँ ध्रुब तारा हो किनभने हाम्रो पुर्खा बाउ बाजेहरूले पनि यो धा ध्रुब तारालाई हेरेर मौसम चाल पाउनुहुन्थ्यो समय चाल पाउनुहुन्थ्यो